दार्जिलिङ जिल्लामा दार्जिलिङ जिल्लामा मुख्य स्रोतहरू जस्तै कि टिक टी है टी गार्डन अन्त टुरिस्ट टुरिस्टहरू यीहरू यी उयोहरू छन् अनि सरकारी जागिरमा जागिरी र नि निजी जागिरीलाई प्राथमिकता किन दिइन्छ भन्दाखेरि चाहिँ सरकारी जागिर जस्तो कि अब सरकारी जागिर पायो भने चाहिँ होइन सबैजना खुसी हुन्छ किनभने त्यो चाहिँ महिनावरी महिनाभरि अफिस गयो महिनाको लास्टमा पैसा पाउँछ त्यस्तो टाइपको हुन्छ त्यो चाहिँ एकदमै पर्मानेन्ट काम भयो जागिर भयो तर निजी जागिर जस्तो निदी निजी जागिर आफ्नो निजी जागिर त दार्जिलिङमा त्यस्तो निजी जागिर त कसैको छैन त्यही हो बिजनेस उयोहरू छ है त्यसले गर्दाखेरि चाहिँ त्यस्तो टाइपको उयोहरू छ अनि त्यहाँदेखि चाहिँ दार्जिलिङ जिल्लामा चाहिँ धेरै रोजगारीहरू है हाम्रोतिर पुरै रोजगारी मतलब बेरोजगारीहरू छ मैले देखेको छु किनभने हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ कुनै यो इन्डस्ट्रीहरू नै कुनै छैन त्यसले गर्दाखेरि चाहिँ प्रायः नै उनीहरू बेरोजगारी पढेर पनि बिचाराहरू त्यतिकै बसिरहन्छ त्यसले गर्दाखेरि चाहिँ उनीहरू बाहिरतिर त्यो रोजगारीको लागि बाहिरतिर जानु पर्दछ भन्नु पर्दामा चाहिँ हाम्रो दार्जिलिङभित्र चाहिँ कुनै यस्तो उयोहरू नभएकोले गर गर्दाखेरि चाहिँ इन्डस्ट्रीहरू नभएकोले गर्दाखेरि चाहिँ बेरोजगारी चाहिँ धेरै पाउन् पाउन सक्छ